अस्ति एउटा स्वेटर किनेको थिएँ मैले कस्तो खाले भनेदेखिलाई एकदमै घिनलाग्दो खाले यसरी बबल्स छिटो बबल्स आइहाल्दो रहेछ त्यसमा फेरि टाँकहरू एकदमै त्यो लुज टाइपको हुँदोरहेछ त्यो टाँकहरू पनि सबै उयो गरिहाल्दो रहेछ त्यो धोयोपछि चाहिँ त्यसमा एकदमै त्यो के पो यस्तो बबल्स आउँदो रहेछ हौ रङ्गहरू गयो जस्तो लाग्यो मलाई चाहिँ राम्रो लागेन अबदेखि त्यो स्वेटर चाहिँ म जिन्दगीमा किन्दिनँ जस्तो लागिरहेछ मलाई अबदेखि त्यस्तो स्वेटर चाहिँ म चाहिँ यति नै किन्छु भयो